यहाँ कुनै त्यस्तो पुस्तकालयहरू छैन तर म यहाँ घरमा अलिक एक दुईवटा पुस्तक छ त्यही पुस्तक पढ्छु अरू म त त्यही काममा व्यस्त हुन्छु पलम्बरको काम गर्छु काममा व्यस्त भइराख्छु त्यसले गर्दाखेरि पुस्तकलयहरूमा म कुनै जान वा हेर्न भ्याएको छुइनँ घरकै मात्रै हेर्दैछु